म चाहिँ खाना बनाउनुको लागि या खाना बनाउनु सिक्नुको लागि चाहिँ पापा मम्मी च्यानल भन्ने युट्युबमा हेर्छु अनि त्यहाँबाट मैले धेरै धेरै खानेकुराहरू बनाउनु सिकेको छु जस्तै कि मैले गुलाब जामुन पनि सिकेको छु त्यहाँबाट बनाउनु अनि मैले त्यहीँबाट त्यही पापा मम्मी च्यानलबटै मैले गुलाब जामुन बनाउन सिकेँ अनि बनाएर ट्राई पनि गरिहेरेँ अनि बनाउदाखेरि चाहिँ राम्रो लाग्यो मैले त्यो हेरेर त्यो च्यानल पनि राम्रो लाग्यो एकदमै